हाम्रो दार्जिलिङ जिल्ला क्षेत्रमा अब विशेष गरी हाम्रो खानाहरू मोमो भयो आलु मिमी भयो चाउमिनहरू भयो तिनीहरू धेरै एकदम तिनीहरू त्यो खानाहरू एकदम निकै चल्ने खानाहरू हो हाम्रो यो दार्जिलिङभित्रमा अब मोमो चाउमिन आलुमिमीहरू धेरैले खान्छन् धेरैले मन पराउँछ पनि सबै प्रायै जग्गाहरूतिरै पाउँछ अब जस्तो कि अब हाम्रो रेस्ट्रुरेन्टहरू भयो क्यान्टिनहरू भयो धेरै स प्राय क्यान्टिनहरूतिरै पाउँछ आलुमिमी मोमो चाउमिन रेस्ट्रुरेन्टहरू पनि राम्रो राम्रो रेस्ट्रुरेन्टहरूतिर पनि हुन्छ मोमो चाउमिन आलुमिमीहरू रेस्ट्रुरेन्टहरू पनि राम्रो राम्रो छन् हाम्रो दार्जिलिङ क्षेत्रमा क्यान्टिनहरू भयो धेरै छन् जुनै ठाउँमा पनि छन् त्यो क्यान्टिन रेस्ट्रुरेन्टहरू तिर अब मेन चल्ने खानाहरू नै अब त्यही हो मोमो चाउमिन आलुमिमीहरू नै हो अब त्योहरू एकदम निकै चल्छ